मेरो म यता मानसी धुरा निम्बोङको हो अनि म यता कालिम्पोङ कुमुदिनी होम्स पढ्नु आएको छु मेरो ममी घरमा

फार्म चलाउनुहुन्छ अनि मेरो बहिनी क्लास टुमा छ भर्खर पढ्दै छ मेरो बाउ बाहिर दुबईमा रेस्टुरेन्टमा सेफ छ अनि अहिले अनि मलाई गेम्सहरू पुरा मन पर्छ जस्तै फुटबल बास्केटबलहरू अनि ड्रइङ गर्नु पनि मलाई पुरा मन पर्छ अनि त्यति नै अब